विज्ञान र प्रविधिबारे धेरै कुरोहरू हामी घरमै बसेर जान्दछौँ जस्तै अब टिभीमा हेरेर हरेक कुरो हामीले घरमै बसी बसी जान्ने गर्छौँ जस्तैको अहिलेको चन्द्रयान थ्री चन्द्रमामा गएको कुरो घरमै बसेर हामीले यो सबै कुरो जान्न सक्यौँ